यहाँ दार्जिलिङमा चाहिँ यहाँ मान्छेहरूले धेरै नै किसिमका किसिमका प्रब्लमहरू सहिरहेका छ जस्तै पानीको मेन चाहिँ पानी है ट्राफिक जाम हुने मैला जाहीँताहीँ फालेर मानिसहरूले धेरै नै मैला बनाइरहेका छ है मानिसहरूले यहाँ दार्जिलिङका मान्छेहरूलाई धेरै नै असुविधा छ मेन चाहिँ पानीको पानी नभएको कारणले गर्दाखेरि उनीहरूले किनेर अथवा गाडीबाट किनेर उनीहरूले आफ्नो पानी घरतिर पानीहरू लाने गर्छन् है महिना महिना हप्ता हप्तामा उनीहरूले थाप्ने गर्छ र यहाँनिर गाडीका यो ट्राफिकहरू धेरै नै असुविधा छ यहाँनिर रोड सानो भएको कारणले गर्दाखेरि है ट्रेन पनि चलिरहेका हुन्छन् यसै कारण धेरै असुविधा छ मानिसहरूलाई कसै कहाँ टाढाहरू जानका लागि अनि टाढा जाँदैगरेको हुन्छ तर यहाँ ट्राफिकले गर्दाखेरि उनीहरूको टाइममा पुग्दैन है अन्त म चाहिँ यहाँका नेताहरूलाई यही भन्न चाहन्छु कि यो दार्जिलिङमा पानीको प्रब्लम अनि मैलाहरू चाहिँ नफाल मैलाहरूको चाहिँ यसो विचार राखिदिने भनेर म चाहिँ त्यही मेरो सोच छ